हाम्रो घरमा चाहिँ सानैदिखि नै चुल्हा प्रयोग गरेर आएको छ हो अनि म पनि चुल्हामा खाना पकाउने गर्छु म प्रायः जस्तो मै चुलोमा नै खाना पकाउँछु सानोदेखि नै मैले चुलोमा नै खाना पकाएको त्यही भएर अहिले पनि मलाई खाना चाहिँ चुलामा नै पकाउनु मन पर्छ किनभने चुलोमा हो भने अलिकति छिटो पनि हुन्छ अनि सानैदेखिको त्यो चुल्हाको खाना खाएर होला मलाई चुल्हाको खाना चाहिँ अलिकति मिठो पनि लाग्छ होइन अनि आगोहरूले बलेको कारणले गर्दा अलिक छिटो पनि हुन्छ चुलोको खाना चाहिँ बर्खामा चाहिँ अलिकति दाउराको दुःख हुन्छ किनकि सबै भिजेको हुन्छ हामीले हिउँदा महिनामा जस्तो जङ्गल गएर दाउरा भाँचेर ल्याएर सुकाएर त्यो राख्नु बाल्नु सक्दैन हामीले बर्खाको लागि पनि हिउँदामा नै जङ्गल गएर दाउरा ल्याएर नै राखेको हुनुपर्छ त्यही भएर सुकाएर भारमाथि राखेको हुनुपर्छ नभए त्यो हामीले चुलोमा खाना पकाउनु सक्दैन किनभने अब दाउरा छैन भने हामीले पकाउनु नै सक्दैन त्यही भएर बर्खामा चाहिँ अलिकति दुःख पर्छ हिउँदामा हिउँदामा दाउराहरू खोजेको छैन भने बर्खामा चाहिँ अलिकति दुःख हुन्छ तर चुलोमा अलिकति मिहिनेत लाग्छ तर चुलोमा खाना पकायो भने चाहिँ एकदमै राम्रो हो किनकि चुलोबाट हामीले चुलोमा त घर गाउँको नै दाउराहरू बालेर त्यसरी आइरहेको हुन्छ तपाईँको त्यहाँनिर ग्याससँग तपाईँले तुलना गर्न सक्नुहुन्छ भने ग्यास हामीले आफै बनाएको होइन त्यो यता गाउँकै अर्ग्यानिक होइन त्यहाँनिर नाइट्रोजेन ग्यास के के भरेको हुन्छ हो छिटो हुन्छ अहिले ग्यासले गर्दा हाम्रो बानीहरू बिग्रेको छ तर हामीले अलिकति मेहिनेत गरेर चुल्हामा पकायो भने चाहिँ राम्रो हो किनकि अब ग्यासबाट ग्यासबाट चाहिँ इनडक्सनहरूबाट चाहिँ त्यो नाइट्रोजेन ग्यास के केले बनेको हुन्छ अनि त्यो के के कहाँ कहाँको बिमारहरू हामीलाई लाग्नु सक्छ मान्छेहरूलाई ग्यास्ट्रिक हुनु के हुनु अहिले के हुन्छ मान्छेहरूलाई के के के बिमार छ त्यो सबै चाहिँ ग्यासमा पकाएकोहरू कारणले पनि हुनसक्छ किनकि अब हामीले रोटीहरू सेकाउँदा पनि आगोको मजाले कोइलामा सेकाेको जस्तो हुँदैन त्यही भएर हामीले रोटीहरू सेकाउँदा पनि एकछिन बाद एकछिन राखेर नै खाने खाएको राम्रो अनि हामीले ग्यासमा पकाएको भातहरू पनि एकछिन राखेर नै पकाएको राम्रो के के ग्यास हुन्छ हामीलाई नि थाहा हुँदैन कोइलाबाट आगो बलेको जस्तो त्यसरी हुँदैन त्यही भएर चाहिँ हामी चाहिँ चुलो नै प्रयोग गरेको राम्रो र मैले चाहिँ सानैदेखि चुल्हामै खाना पकाएको अनि मलाई चुल्हामा नै खान पकाउनु पनि मन पर्छ